मैले चाहिँ अनलाइनबाट एउटा स्वेटर अर्डर गरेको थियो हो धेरै मनपरेर मैले अनलाइनबाट अर्डर गरेको थियो अब त्यो अनलाइनमा पनि एकदम राम्रो क्वालिटीको देखाएको थियो कलरहरू पनि राम्रो राम्रो देखाएको थियो होइन र मलाई एउटा कलर मनपराएर चाहिँ मैले अर्डर गरेर चाहिँ पाँच दिन बाद आइपुगेको त्यो अर्डर जब मैले अनबक्सिङ गर्दाखेरि चाहिँ एकदम नराम्रो क्वालिटीको आयो एकदम कलर त्यस्तो राम्रो पनि आएन हो त्यस्तो राम्रो पनि आएन अनि अब हामीले जाडो महिनामा स्वेटर लगाउँदाखेरि के त थाम्छ होइन कतिवटा स्वेटर त्यस्तो टाइपको नआउने राम्रो पनि थिएन होइन अब स्वेटर हामी लगाउँदाखेरि त्यत्ति न्यानो पनि नहुने अब सबैकोमा राम्रो राम्रो क्वालिटी आयो तर मेरोमा चाहिँ एकदम नराम्रो क्वालिटी आयो होइन अब म त्यसरी अनलाइन गर्नु चाहँदिनँ अब घरी दोबारा